मलाई मनपर्ने चराको नाम चाहिँ सुगा हो अनि हाम्रो गाउँको माथि भ्यू पोइन्ट भन्ने एउटा डाँडा छ त्यहाँ आउँछ कोही कोही बेला त्यति बेला हेर्नु जान्छु अनि हावाहरू मजाले चलिरहेको हुन्छ र दामी देख्छ अनि त्यो जुन भ्यू पोइन्ट छ त्यही हो त्यही हो त्यो चरालाई हेर्ने मनपर्ने ठाउँ चाहिँ मेरो